म आर्थिव गजमेर हो र मलाई घरमा मन नामले बोलाउँछ र घरको म सबैभन्दा कान्छा छोरा मेरोभन्दा माथि दिदी छ र दिदीले चाहिँ पढिसक्नुभएको छ उनी काम गर्न बेङ्लोरमा गए जानुभएको छ र म अहिले कलेजमा फर्स्ट इयर इङ्लिस अनर्स लिएर पढ्दैछु तर मेरो मातृभाषा चाहिँ नेपाली हो र म गाउँघरमा नेपाली भाषामा बोल्छु र मैले मेरो पढाइ ट्वेल्भसम्मको पढाइ रङ्गबुल उच्चतर माध्यमिक विद्यालयबाट दिएको हो र अहिले म दार्जिलिङको गभर्मेन्ट कलेजमा पढ्दैछु अन्त मेरो हबीहरू चाहिँ फुटबल खेल्नु र गितार बजाउनु हो अनि मलाई मनपरेको काम चाहिँ आर्मी हो आर्मी हुन मलाई सानैबाट रहरहरू लाग्छ आर्मी अनि देशको लागि आफ्नो ज्यान दिनु एउटा गर्वको कुरा हो अनि आर्मीमा पनि मलाई ठुलो ऱ्याङ्कको अफिसरहरू हुन मन छ जसको लागि मैलै सानैबाट आफ्नो शरीरलाई फिट राखेर आउँदैछु पढ्नुमा पनि निकै छु आर्मीको लागि मैले राम्रो मार्क्सहरू ल्याएको छु र यसरी एक्जामहरू दिएर पास हुन्छ

गाउँमा मलाई केही पर्दा मेरो दाजुहरू छन् जो चाहिँ मेरो बाबाको दाजु पनि छन् उनको भाइ उनको भाइ छन् र केही पर्दा म आफ्नो बडालाई भलो भन्छौँ अनि बडाको पनि दुईजना छोरा अनि एकजना बहिनी छ म मेरो दाजुहरूसँग मिल्छु दाजुहरूले पनि मलाई धेरै सहायता गर्छ आर्मीपट्टि जानु भनी बिहान उठाउनु कुदाउनुहरू गर्नुमा मलाई सहायता गर्छ मेरो दाजुहरूले अनि ठुलो दाजु चाहिँ मेरो आर्मी नै जानुभएको छ आर्मीमै र उनलाई म धेरै प्रश्नहरू सोध्छु जस्तै आर्मीको भर्तीहरू कहिले आउँछ के के गर्नुपर्छ कति कुद्नुपर्छ चेस्ट कति हुनुपर्छहरू भनी सोध्छु र दाजुले पनि मलाई हेल्प गर्छ पुरै अन्त फर्महरू पनि भर्नु अनि गोर्खा सर्टिफिकेटहरू बनाउनुहरू भन्नुभएको छ दाजुले र अनलाइन भर्नु भनी भनेको छन् कोर्टमा गई